भारत एउटा स्वतन्त्र देश हो र सबैलाई नै थाहा छ कि पहिला ब्रिटिसहरूको कब्जामा थियो अनि उन्नाइस सय सैँतालिसमा भारत स्वतन्त्र भएको थियो भारतको प्रत्येक राज्यमा राजाहरूको शोषण चल्ने गर्थ्यो र उनीहरूले धेरैवटा आकर्षित महलहरू पनि बनाएका थिए जसले गर्दा हाम्रो भारत देश धेरै आकर्षित बनियो टुरिज्म प्रति जस्तै मोगलहरूको राज हुँदा जा शाहजहाँ भन्ने एक राजाले ताजमहल जस्ता सुन्दर महल बनाएका थिए जो चाहिँ अरू कुनै देशमा पाउन सकिँदैन यसरी अरू पनि धेरैवटा पर्यटकहरूलाई आकर्षित गर्ने धेरैवटा सुन्दर ठाउँहरू छन् जस्तै इन्डिया गेट लाल किल्ला कुतुब मिनार लोटस टेम्पल वाइट हाउस लक्षद्विप नेसनल पार्क बोटानिकल गार्डन वाइल्ड लाइफ सेङ्चुरी अरूहरू पनि धेरै किसिमका छन् भारतमा धेरै हरियाली भएर देश विदेशबाट मानिसहरू यस्तो हरियालीको आनन्द लिन आउँछन् र भारतमा पौराणिक धार्मिक स्थलहरू धेरै छन् र देश विदेशबाट आउने गर्छन् त्यस मध्ये हिजो अस्ति मात्र खोलिएको अयोध्या भएको राम मन्दिर पनि तिनीहरू मध्ये एक हुन्